बिजुलीको खतरा अति नराम्रो हुन्छ किनभनेदेखिलाई बिजुली चलाउनु जान्नु पर्छ यदि चलाउनु जानेन यदि तार कतै सर्ट छ भने पनि मान्छेलाई खतरा पर्नु जान्छ घरमा लगाएको बिजुली राम्रोसँगले याद गरेर मात्रै बिजुली बाल्नु अनि क्या त्यस पछि मात्र आफू निर्धक्क भएर बस्नु नत्र भने खतरा उत्पन्न हुन्छ बिजुलीमा भयङ्कर नराम्रो खतरा हुनु सक्छ आगो निस्कन सक्छ त्यसैले बिजुली चल्दाखेरि बिजुली बाल्दाखेरि धेरै नै होस् गर्ने आवश्यकता छ